यहाँ चाहिँ हाम्रो अब जस्तै अब घुम्ने जगाहरू चाहिँ अब कालिम्पोङमा पनि थुप्रै छ अब जस्तै डेलो दुर्पिन अब यता लाभा छ उयो के भन्छ यता टिस्टपट्टि छ घुम्ने जग्गा त्यहाँ पनि राफटिङहरू खेलाउँछ त्या पनि टेन्टहरू राख्छ अन्त टुरिस्टहरू पनि हाम्रोमा पुरा आउँछ अब कालिम्पोङमा अब अहिले टुरिस्टहरू पुरा आएको छ होटेलहरू पनि एउटा पनि खालि छैन फेरि अब हाम्रो यहाँ कालिम्पोङमा उयो के भन्छ होटेलहरू पनि एउटा पनि खालि छैन होमस्टेहरू बनाएको छ अब पारी पारी बस्ती बस्तीतिर त्यहाँ पनि टुरिस्टहरू जान्छ गएर सनराइसहरू हेर्छ उयस सनराइसहरू हेर्छ अब त्यहाँनिर पनि अब खानाहरू पनि राम्रो राम्रो बस्तीको खानाहरू पाउ पाउँछ त्यानिर अब ढिँडो गुन्द्रुक अब त्यस्तै सुकुटीको अचारहरू सिद्राको अचारहरू त्यस्तोहरू बनाएर सिस्नो पकाएर सिस्नो पकाएर कालो दाल बस्तीको कुखुराको मासुहरू हो त्यस्तोहरू छ अब हाम्रो यहाँ टिस्टामा पनि टेन्ट उयो के भन्छ राफ्टिङहरू खेलाउँछ टिस्टामा पनि अब टुरिस्टहरूको चाहिँ अब यहाँ कालिम्पोङमा चाहिँ प्राय प्राय होटेलहरू सबै प्याक छ अब होमस्टेहरूतिर जान्छ यता लोले यता थाङ उयसतिर थाङ्गुतिर त्यतातिर पनि घुम्ने जगाहरू राम्रो राम्रो छ फल्सहरू छ त्यस्तोहरू पनि हेर्नु जान्छ अब त्यो सबै गर्छ कालिम्पोङ चाहिँ एकदम राम्रो जग्गा छ